कुकिङको बारेमा भन्नुपर्दा मेरो परिवारमा अब मैले मात्रै होइन छोरी अब म छोरी मान्छे भएर मैले मात्रै पकाउनु पर्छ भन्ने होइन मेरो घरमा सबैले पकाउँछ मेरो हस्बेन्डदेखि लिएर छोरा छोरी सबैले नै पकाउँछ खाना यति राम्रो मैलेभन्दा पनि राम्रो राम्रो खानाहरू पकाउँछ छोरीले पनि खाना बनाउँछ खाना बनाउनै इन्ट्रेस्ट मान्छ छोरीले छोराले पनि रामरी पकाउँछ एकदम राम्रो गरेर पकाउँछ अन्त अहिलेको समयमा छोरा छोरीमा केही भिन्नता छैन छोरीले मात्रै खा घरको काम गर्नुपर्छ छोरी मान्छेले मात्रै घरको काम पकाउनुपर्छ भन्ने होइन अहिलेको समयमा सबैले छोरा होस् या छोरी होस् सबैले पकाउँदा केही खेरो जाँदैन मेरो परिवारमा सबैले पकाउँछ म त्यसमा नै खुसी छु अनि कतिले भन्छ छोरी मान्छेले मात्रै पकाउनुपर्छ भनेर तर त्यो होइन अहिले अब कतिजना अब हस्बेन्डहरू बाहिरै काम गरेको हुनाले चाहिँ अब हामीले घरमा पकाउनै पर्छ घर यदि तपाईँहरूको कसै भाइबहिनी विशेष गरेर छोरा मान्छेहरू घरमै छ भने त उनीहरूले पनि पकाइहाल्छ अहिलेको समयमा छोरा छोरीको केही भिन्नता छैन जसले पकाए पनि हुन्छ मैलेभन्दा बेसी पकाउने चाहिँ मेरोमा हस्बेन्ड र छोरा छोरीले नै बेसी पकाउँछ केही भिन्नता छैन परिवारमा लोग्ने स्वास्नी सबैले पकाउँदाखेरि केही खेरो जाँदैन